हाम्रो कालेबुङ चाहिँ पाहाड पाहाड जस्तो ठाउँ हो यहाँ चाहिँ बाटो घाटो धेरै अप्ठ्यारो छन् अनि अप्ठ्यारो भएको कारणले गर्दा यहाँनिर मिडिया आइपुग्नु सक्दैनन् जसले गर्दा धेरै सानो सानो क्राइम सानो सानो चोरी सानो सानो केसहरू चाहिँ मिडियामा मिडियामा आइपुग्दैन